म चाहिँ सानोमा चाहिँ त्यो प्राइमेरी स्कुल पढदाखेरि चाहिँ त्यो सानोमा त्यो पानी काजकको गोली भगटे गोलीहरू खेल्थ्यौँ होइन अन्त त्यसमा अब स्कुलहरू गएकाहरू साथी भाइसँग अन्त डिप गोलीहरू खोप्पीहरू खेलेको चाहिँ मलाई साह्रो याद आउँछ हौ प्राइमेरी स्कुलहरू पढेको टाइमको चाहिँ एकदमै ज्यादा त्यो चाहिँ मेरो साथी भाइहरूसँग छेउछाउको साथी भाइहरू थियो र गाउँकै अब सँगै पढ्ने साथी भाइहरू थियो र त्यो समय एकदमै सम्झन्छु मेरो जिन्दगीमा चाहिँ सबैभन्दा राम्रो एउटा पहिला त कलिलो उमेरमा सानो उमेरमा चाहिँ त्यही अब प्राइमेरी पढेको साथीहरूसँग घुमेको डिप गोलीहरू खोप्पीहरू खेलेको चाहिँ साह्रो राम्रो लाग्छ मलाई